हामी पौडी खेल्नु चाहिँ हाम्रो छेउमा एरिया छेउमै नेवरा खोला छ त्यो खोलामा चाहिँ हामीलाई के नै त्यसमा चाहिँ अब त्यो एउटा खेलै जस्तै पनि हो त्यो मजाले हामीले खेलेको अनि पहिला त हामी केटाकेटीमा त पुरै खेल्थ्यौँ अहिले त अब उमेर पनि भयो र पनि दुई तिन साल अगाडिसम्म त खेलेँ अहिले पनि उयो गर्यो भने त खेल्नु चाहिँ मलाई इच्छा नै लाग्छ यति एउटा एक्ससाइज जस्तो पनि हुन्छ राम्रो पनि हो त्यही हाम्रो छेउमा चाहिँ त्यही छ नेवरा खोला छ हामी त्यहीँ खेल्छौँ त्यो बगिरहेको पानी दहहरू ज जमाएको हुन्छ त्यहीँ खेल्छौँ